भाइ हामी नगरबाट उल्टा घर जाऊँ भनेको पर्सिको दिन बिहानै गाडी पाउँछ कि पाउँदैन हाम्रो फ्यामिली पाँचजना छौँ जाऊँ भनेको गाडी बुक गर्नु भनेको पाउँछ कि पाउँदैन